साडी ल्याएको थिएँ मालबजारबाट सबैले मनपराए दामी भयलको साडी बिहामा लगाएर गएको थिएँ सबैजनाले मनपराए सजिलो मलाई बुढाबुढीलाई कत्ति दामी साडी रहेछ त्यो खालके साडी त मैले लगाएकै थिइनँ अहिलेसम्म यसपालि मालबजारबाट किनेर ल्याएको त्यति दामी साडी रहेछ अनि सबैले मनपरायो नातिनीहरूले माग्दै थियो बुहारीहरूले र मैले दिइनँ मलाई नै मनपरेको छ म दिन्न कसैलाई पनि भनेँ मैले नातिनी बुहारीहरूलाई पनि कसैलाई पनि दिइनँ म आफैले लगाएँ जहाँ जाँदा पनि म त्यही साडी लगाएर जान्छु मलाई सजिलो लाग्छ आफूलाई जुन मनपर्यो त्यही त सजिलो हुन्छ त्यही त लगाइन्छ साडी त अब मैले उहिलेदेखि लगाएको अहिले त अब अब रङ बिरङको फेसन निस्केको छ तर म त लगाउँदिनँ मैले त उहिलेदेखि साडी लगाएको माइती घरदेखि अब बिहा भएर साडी नै लगाइयो अब साडी नै लगाइयो अन्त कताकता हिँड्दा पनि त्यही साडी लगाएर जान्छु सबैले मनपराउँछन् मलाई त्यो साडी कहाँ किनेको भन्छन् अन्त मालबजारमा किनेको भन्छु अनि अब लगाएर जातासुकै त्यही साडी हिँड्छु कम्ती भयो